रेखा अस्ति म त्यहाँनिर सेल लागेको थियो नि त है गएको थिएँ अन्त तिमीलाई पनि भने होइन अन्त तर राम्रै भयो अब मैले पहिला किनेँ अन्त तिमीलाई पनि अब होस् न किनो किनोस् न अब राम्रो छ भनेर चाहिँ सम्झिएर भनेको थिएँ तर समयमा मैले मलाई चाहिँ अब त्यो लुगाको क्वालिटीहरू चाहिँ अब कस्तो रहेछ भन्ने थाहा भयो क्या अब देख्दा त अब राम्रो देखेँ पहिला त अब कलरले एट्रयाक्ट गऱ्यो है क्वालिटीलाई मैले त्यस्तो बेसी ध्यान दिइनँ रहेछु कलरले गर्दाखेरि किनेर त ल्याएँ है तिमीलाई पनि भनेँ आऊ भने तर अब राम्रो भयो धुने बित्तिकै चाहिँ अब एउटा चाहिँ कलर फेड भयो कतिवटा मतलब कुर्तीको चाहिँ अन्त सायद अब बबल्स पनि आउँछ होला है अब बब्लिङको प्रबलम पनि हुन्छ जस्तो लाग्यो मलाई त्यसले गर्दाखेरि चाहिँ तिमीलाई म होस् नआऊ नकिन त्यहाँनिर भन्नु मन लाग्यो हुन त अब सेलमा है दाम सस्तो देखेर त किनिन्छ तर पनि अब आज सस्तो भनेर किनेर अब एक महिनामा त्यो होइन मतलब सामानले चाहिँ अब धोका दियो भने त हाम्रो पैसा त खेरो गयो नि त है हामीले दुखः गरेर जम्मा गरेको पैसा अथवा कमाएको पैसा त खेरो गयो र मैले तिमीलाई चाहिँ अब फेरि समयमा सतर्क गराइहालेको ल मैले चाहिँ किनभने मलाई धोका भयो अब पहिला मन पर्यो आऊ भनेँ अब मलाई धोका भयो अब चाहिँ तिमी अब नकिन भन्छु म त्यहाँबाट है अरू ठाउँ पनि लाग्ला त्यस्तो सेल त्यति बेला भनौँला अथवा सेल लागेकै बेला किन्नु पर्छ भन्ने पनि छैन है रिटेल प्राइजमा अरू बेला पनि किन्न सकिन्छ भएन अनलाइन पनि मगाउनु सकिन्छ धेरै कतिपय ठाउँमा धोका भए पनि कोइ बेला त राम्रै आउँछ सामानहरू है अहिले समयमा सजिलो छ अनलाइन अफलाइन दुई प्रकारले नै सपिङ गर्न सकिन्छ र अब सेल लाग्दाखेरि त झन् हामीलाई सजिलो है र त्यो भनेर चाहिँ मैले किनेको थिएँ तर अब धोका भयो त्यसले गर्दा तिमीलाई मैले झट्ट खबर गरिहालेको र पछि कुनै समय अब त्यस्तै राम्रै खालको भयो भने स्पेसियल्ली अब विन्टर सेल अब यो सम्मर सेल त सकिन लाग्यो है विन्टर सेल अथवा यो दुर्गा पूजा सेलहरू हुन्छ होइन त्यतिबेला फेरि एकपल्ट अब किन्ने जमर्को गरौँ ल